हेलो यो गान्तोक सेन्टिगेट हो मलाई फ्रन्ट सिटको दुईवटा राखिदिनु होस् किनभने मेरो अलिकति साथीहरू पनि जाने भयो त्यसले गर्दाखेरि राखिदिनु होस् है धन्यवाद